पौराणिक समयदेखि नै हेऱ्यौँ भने जुन चाहिँ हाम्रो लोक परम्परा थियो यसमा जति पनि निम्न मध्यमवर्गीय जुन चाहिँ बसोबास गर्ने मानिसहरू थियो उहाँले आफ्नो त्यो समय मनोञ्जनको निम्ति न त उनीहरूकोमा त्यस समय टिलिभिजनको कुनै सुविधा थियो कुनै अनलाइनको कुनै माध्यम थियो न त फोन आजको आधुनिक विधिहरू त्यो समय केही पनि थिएन न त रेडियो थियो न त टेलिभिजन थियो न त फोन थियो र त्यस समय उनीहरूले के गर्थे भन्दा त प्रथमपल्ट त उनीहरू खेतबारीमा काम गर्दा उनीहरू गाई जोत्दा घाँस काट्दा सम्पूर्ण कुरा गरेपछि उनीहरू नृत्य प्रस्तुति हेर्नलाई आफ्नो मनोरञ्जनको निम्ति आफ्नो मन प्रफुल्लित उल्लासित बनाउनको निम्ति नृत्य प्रस्तुति हेर्न आउँथे थिएटरमा आउँथे त्यस समय त्यो थिएटर एकदमै प्रचलित मात्रामा बढिरहेको थियो त्यस समयको अवस्था देख्दा तत्कालिन समयको अवस्था देख्दा त्यस समयको थिएटर अवस्था एकदमै प्रचलित मात्रामा बढिरहेको थियो र त्यसरी नै नृत्य अथवा समुदाय समुदायले अघि ल्याउँछ र जोड्ने गर्दछ किनकि मानिसहरू मानिसहरू भए पछि विशेष तह भारतमा मानिसहरू भए पछि एकै जातको सबै छैनन् विभिन्न जातको भएर एकमुस्ट भएर बसेका छन् तर तिनीहरूलाई प्रथमतह जोड्ने नृत्य नै हो किनकि नृत्यमा जात देखिन्छ न त मान्छे हुलिया देखिन्छ त्यहाँ कला मात्र देखिन्छ तिनीहरूले एक सँगै बसेर नृत्य गर्ने गर्छन् प्रस्तुत गर्ने गर्छन् प्रस्तुतिको क्षेत्रमा मानिसहरूलाई एकमुस्ट पारेर नृत्य गर्ने गर्दछन् नृत्यको क्षेत्रमा धेरैले प्रसिद्धता पाएका हुन् र त्यसैकारण नृत्यले अवश्य नै मानिसहरूलाई जोड्ने काम गर्दछन् पौराणिक समयदेखिको लिएर अहिले पनि नृत्यले एकदमै नाम कमाएर मानिसलाई जोड्ने साथै विभिन्न विभिन्न देश देश देश बिदेशका भ्रमण गर्दै नृत्यहरू गरिहिड्ने मानिसहरूले आफ्नो जाति संस्कृति जताएर मानिसहरूलाई समुदायलाई एक मुस्ट पारिरहने गरेका छन्